जनवारहरूको है व्यवसाय र हेरचाह गर्नमा है हामी सर्व परिवार जस्तो परिवारको प्रत्येक सदस्यहरू नै है त्यसमा सम्मिलित भइरहेका हुन्छौँ है बिहान बेलुकी दिउँसो हामीले पाले पछि है हामीले पालेको पशु प्राणीहरूलाई हामीले समय अनुसार तिनीहरूको लागि पनि खानेकुराहरू जुटाउनु पर्ने हुन्छ है समय अनुसार तिनीहरूलाई हामीले पिउनु पर्ने कुराहरू पिलाउनु पर्ने हुन्छ त्यति मात्र नभएर हामीले दबाई पानी औषधीको कुराहरूलाई पनि हामीले एकदम है पशु प्राणीहरू पालन गरे पछि हामीले थाहा गर्नु पर्ने हुन्छ र यो सब है जनावरहरूको है व्यवसाय हेरचाहहरू गर्नुमा चाहिँ है म सर्व परिवार नै है हामी लागिपरिरहेका हुन्छौँ र हामी आफ्नो टाइम अनुसार टाइम निकालेर त्यो जनावरहरूको हेरचाह गर्ने है देखरेख गर्ने बिमार हुँदै छ कि है उसलाई केही कुराको आवश्यकता छ कि है त्यो कुराहरू हामी परिवारहरू मिलीकन हेरचाह गर्ने कामहरू गरिरहेका हुन्छौँ र तिनीहरूलाई है टाइममा हामीले खानु दिनु पर्छ जस्तो हामी मानिसहरूले बिहान दिउँसो अनि बेलुकी है हामी तिन टाइम हामीले आफ्नो खानेकुराहरू खाने गर्छौँ त्यस्तो नै पशु प्राणीहरूलाई पनि हामीले पाले पछि उनीहरूलाई पनि है दिने एउटा समय हुन्छ है उनीहरूलाई पनि चाहिएको समय अनुसार उनीहरूलाई पनि हामीले खाद्यपदार्थहरू दिनु पर्ने हुन्छ र है बाख्रा सुँगुर गाई हामीले घरमा पालेको चिजहरूलाई पनि हामीले मान्छे जस्तो नै है बिहान उठीकन एक पल्ट अनि दिउँसो एघार बजी अनि दिउँसो अझ एक टाइम दुई बजीतिर पानी अनि बेलुका है एक पल्ट हामीले उनीहरूले खाने अब घाँसहरू है हामीले उनीहरूलाई के गर्ने गर्छ दिने गर्छौँ र त्यति मात्र नभएर तिनीहरूलाई है सर सफाइको पनि एकदम आवश्यकता हुन्छ जस्तो हामीले गाई गोरुहरू पाले पछि हामीले डेली जस्तो नै त्यो गाई गोरुहरूको गोबरहरू हामीले पन्छाउनु पर्ने हुन्छ सफा राख्नु पर्ने कुराहरू हुन्छ सुँगुर त झन् एकदम हिलोमा बस्ने जात हो उसलाई त डेली हामीले है पानीहरू लगाईकन खोरहरू सफा गरिदिने खोरहरू धुने अनि सफा गरीकन है हामीले व्यवस्थित रूपमा हामीले राख्नु सक्नु पर्छ र बाख्रालाई चाहिँ है हामीले डेली है सफा नगरे पनि हामीलाई बाख्राको खोरलाई चाहिँ है दुई दिन त्यस्तोमा चाहिँ हामीले त्यो घाँस लगाउने तगारोहरू हामीले बाख्राको नै सफा सुग्घर गर्नु पर्ने हुन्छ बाख्रालाई पनि है दिनु पर्ने कुरा त डाइट त त्यति नै हो तर सफा सुग्घरमा चाहिँ है सुँगुर र गाई भन्दा अलिकति सजिलो चाहिँ है बाख्रालाई पर्छ किनभने बाख्रालाई चाहिँ हामीले दुई दिन तिन दिनमा है उनीहरूको खोरहरू हामीले सफा गरिदिँदा हुन्छ तर गाई सुँगुरहरूलाई चाहिँ हामीले डेली नै हामीले के गर्नु पर्ने सफा राख्नु पर्ने हुन्छ किनभने हामीले सफा राख्यौँ भने है हामीलाई पनि कुनै पनि है अप्ठ्यारो परिस्थितिहरू आउँदैन कारण सुँगुर खोरहरू मैला छ भने धेरै प्रकारको बिमारहरू है कीटाणुहरू त्यहाँबाट उब्जने गर्छ है गाईको गोठहरू पनि त्यही हो त्यहाँबाट धेरै प्रकारको बिमारहरू है बढ्ने चान्सेस हुन्छ त्यही भएर हामीले डेली त्यो कुराहरूलाई है सफा सुग्घर राख्यौँ भने हामी आफैलाई स्याहार्नु जानेलाई पनि है हामीलाई पनि एउटा सन्तोष जनक कुराहरू हामी त्यहाँ पाउँछौँ र पशुप्राणीलाई पनि है हामीले सुक्खामा राखेको छ भने उनीहरूलाई सफामा राखेको छ भने है धेरै है अन्तर तिनीहरूको हेल्थमा हामीले पाइराखेका हुन्छौँ र खुवाउनु पर्ने अन्त सफा सुग्घर राख्नु पर्ने कुराहरूमा हामीले एकदम ध्यान राख्नु पर्ने हुन्छ र हामीले कुखुराहरू पनि पालेका हुन्छौँ है प्रत्येकको घरमा कुखुराहरू पालेका हुन्छौँ कुखुराको खोरलाई झन् हामीले डेली एकदम सफा गर्नु पर्ने हुन्छ है किनभने है कुखुराको सुली चाहिँ एकदम गन्दा भएको कारणले गर्दा है त्यो मलको रूपमा हेर्दा पनि एकदम कडा हुन्छ हामीले त्यो कुराहरूलाई खुर्सानी साग सब्जीतिर है लगाउँदाखेरि पनि धेरै कुखुराको सुली चाहिँ है मल चाहिँ एकदम कडा हुन्छ र त्यसलाई है कुखुरालाई पनि हामीले है गाई सुँगुर बाख्रा जस्तो हामीले डेली याद गर्नु पर्ने हुन्छ कुखुरालाई त झन् तिन टाइम चार टाइम होइन उनीहरूलाई त है जति बेला उनीहरूले माग्छ है कुखुराको चाहिँ प्रायः टाइम भन्दा पनि है हामीले बस्तीतिर छाडा छोडेको हुन्छ र जति बेला उनीहरूलाई चाहिन्छ है त्यति टाइम नै हामीले के गर्नु पर्ने हुन्छ उनी उनीहरूलाई खानेकुरा हामीले दिनु पर्ने हुन्छ र कतिको चाहिँ जन्जिरहरूमा त्यो कुखुराहरू पालेको कारणले गर्दा उनीहरूलाई चाहिँ पानीहरू पनि हामीले टाइममा दिनु पर्ने हुन्छ तर बस्तीमा प्रायः जन्जिरहरूमा कुखुरा हुँदैन है छाडा छोडेको कारणले गर्दा खालि मिठी हुन्छ है तर है जन्जिरमा पालेका छौँ भने चाहिँ हामीले पानी है इत्यादि कुराहरू चाहिँ एकदम कुखुरालाई पनि हामीले याद गर्नु पर्ने हुन्छ र जनावरहरूको हेरचाह चाहिँ है हामी परिवारहरू मिलीकन त्यसको सफा सुग्घर है सब गर्ने कामहरू चाहिँ हामी है सर्व परिवारहरू मिलीकन नै गर्ने गर्छौँ